हाम्रो क्षेत्रमा विशेष गरी नेपाली बङ्गाली हिन्दी आदिवासी अनि मेचे भाषाहरू बोलिने गरिन्छ अनि सञ्चार प्रशासणको लागि चाहिँ विशेष गरी या हामी हिन्दी बोलिन्छ किनभनी हिन्दी एउटा राष्ट्रिय भाषा भएकोले गर्दा सबैलाई बुझ्न र जान्न सजिलो हुन्छ अरू भाषा भाषीको लागि यो भाषा धेरै नै सहयोग भएकोले गर्दा सबैले बुझ्न सजिलो हुन्छ सामान्य भाषा यो भएको छ